हेलो नमस्कार म ठिकै छु तपाईँ

हजुर हजुर हजुर

ए हजुर अब हाम्रो ठाउँ त हगि धेरै जातिहरूको बाहुल भएको ठाउँ हो यहाँ नेपाली मात्र होइन नेपालीदेखि अन्य जातिहरू भोटे तामाङ है जस्तो बिहारी बङ्गाली मुसलमानहरू थुप्रै यही मात्रमा बस्ने यो ठाउँ हो है अनि यहाँ व वर्षैभरि नै अब आफ्नो आफ्नो जातिको आफ्नो आफ्नो परम्परा रीतिथिती संस्कृति अनुसारको कार्यक्रमहरू यो चाडहरू मनाउने गर्दछ है र तपाईँले भन्नु भयो अब वर्तमान अब फिलहाल अब आउने आउँदै गरेको चाड त हाम्रो नेपालीको है सबैभन्दा महत्त्वपूर्ण चाड नै हो दसैँ बडा दसैँ त्यस पछि तिहार है अब जुन दसैँ चाड चाहिँ अब हाम्रो यहाँको नेपालीहरूले है प्रत्येक वर्ष मनाउने यो चाड हो दसैँ तिहार अब दसैँको एउटा अभिभारा छ है दसैँ किन मान्छ भन्ने त्यो लामो एउटा कारण छ दसैँ किन मान् मान्छौँ हामी नेपालीहरू है यसको अब ऐतिहासिक पौराणिक तथ्यहरू पनि छ अनि त्यस पछि अब तिहार छ है अनि तिहारदेखि अब अझ उता जाँदै गयो भने हामी जनवरी फेब्रुअरीमा फेरि यता अब भोटे तामाङहरूले मनाउने ल्होसारहरू पनि छ है त्यस्ता त्यस्ता थुप्रै चाडहरू छन् यहाँ मनाउने हजुर ज्यू ज्यू हजुर हजुर हजुर ज्यू ज्यू ज्यू हजुर एकदमै एकदमै हजुर हजुर आएर हजुरले प्रत्यक्ष नै यहाँ यस ठाउँको चाडहरू परम्परा संस्कृतिहरू हेर्नु सक्नु हुन्छ नि हजुर हजुर अब आउन आँट्यो हजुर हुन्छ एकदमै एकदमै स्वागत छ हुन्छ हुन्छ हुन्छ हवस् हुवस् हुन्छ